मै म चाहिँ होइन अब के पो म चाहिँ उयो गर्थेँ के पो होटल होटलमा एउटा होटलमा काम गर्थेँ होइन त्यसमा चाहिँ एउटा सत्यम भन्ने मेरो अब उयो थियो साथी होइन अब उयो गर्ने के पो अब सँगै साथ गर्ने हामी चाहिँ रिसेप्सनमा काम गर्थेँ होइन तर त्यो मान्छे चाहिँ कस्तो खालको थियो हौ अब अरूलाई के त अरूको नराम्रो गरेर आफू राम्रो हुने हो त्यस्तो खालके थियो होइन यो कहिले यो अहिलेभन्दा दुई तिन साल अगाडिको कुरा हो त्यहाँदेखि चाहिँ त्यसले सबै सबैलाई के त आफूभन्दा ठुलो सिनियरहरूलाई पुरा हाउडे हाउडेको कुरा गरेर चाहिँ होइन उयो गर्ने अब अब ऊ राम्रो हुने उसको अब अरूको नजरमा चाहिँ म नराम्रो हुने होइन त्यसरी बनाउँथ्यो त्यहाँदेखि चाहिँ मैले चाहिँ पुरा अब त्यसले चाहिँ उयो गर्थ्यौ अरूहरूको क्या हौ त अब जस्तै न आ उयो गर्थ्यो के पो अब जस्तै सरहरूलाई के त सरहरूलाई अब उयो गरेर ढाँटछल गरेर चाहिँ पुरा पैसा खाने गर्थ्यो होइन त्यहाँदेखि चाहिँ मैले चाहिँ एकपल्ट चाहिँ पुरा प्रुफ निकालेँ अब के त प्रमाणहरू निकालेँ फोटो खिचेर फोनमा अब उसले पैसा खाएकोहरू होइन गेस्टहरूको पैसा खाएकोहरू रुम नदेखाई नदेखाई रुम अब के त उयोमा कम्प्युटरमा रुम नदेखाई नदेखाई चाहिँ होइन खाएकोहरू चाहिँ मैले रेकर्ड गरेर चाहिँ सरलाई दिएको थिएँ त्यहाँदेखि चाहिँ त्यो त्यस त्यो सरले देखेर चाहिँ त्यसलाई चाहिँ निकालिदियो त्यहाँदेखि मलाई पनि ढुक्कै भयो